हेलो दिदी नमस्ते एकदमै राम्रो छ तपाईँको कस्तो छ ए अन्त अहिले के गर्नुहुँदैछ ए म पनि अब त्यता सिक्किमतिर घुम्नु आउँ भनेको थिएँ कि यता पुरा गरम छ र चाहिँ त्यता घुम्नु आउँ भनेर नि तपाईँ खाली छ भने चाहिँ तपाईँसँग घुमौँ भनेर नि हजुर ए हजुर ए हजुर अन्त घरमा सबै ठिकै छ होला यता एकदमै राम्रै छ गरम पुरा छ हो अन्त र नि घुम्नु आउँ भनेर चाहिँ

हजुर नानीहरू पनि अब यो गरममा छुट्टी पनि एक दुई दिन छ हो अन्त र नि उँ हुँ त्यसै गरौँ भनेर नि ए हुन्छ हुन्छ दिदी अरू चाहिँ अब घरकोहरू चाहिँ अरू कहाँ जानुभएको छ ए हजुर

कामहरू चाहिँ आजकल ए घरकै कामहरू होला ए हुन्छ दिदी म आउँछु नि तपाईँकोमा हो अन्त म तिन चारजना हुन्छ परिवारै घुम्दै आउँछु नि एक हप्ता बस्दै हजुर हुन्छ ल दिदी म आउँछु नि हुन्छ अहिले चाहिँ राखेको ल हुन्छ